मलाई मन पर्ने खाना भनेको चाहिँ मोमो हो खानामा म एकदमै मन पर्छ र एकदमै राम्रो लाग्छ परिवारहरूले सबैले मोमो मन पराउँछ हामी ज्यादा मात्रा मोमो एकदमै खान्छौँ